नमस्ते म बाह्र माइल कालिम्पोङ सिङ्दिबुङ निवासी मेरोमा तपाईँको अहिले धेरै प्रकारका फुलहरू छ म तपाईँको ब्रोमिलियड भेराइटी सिलिनम अन्थेरियम जिरेनियम धेरै प्रकारको फुलहरू रोप्ने गर्दैछु व्यवसाय पनि अहिले मलाई दुःख सुख भन्नुपर्दा राम्रै चलिरहेको छ है घर धान्नु पऱ्यो नानी बुढिया यता खानापिना अब अहिले सबैको जमानामा बिजुली बत्ती तपाईँको है हर कुरा कुरै अब अहिलेको तपाईँको पैसामा छ अन्त भनौँ भने अहिले राम्रै आमदानी भइरहेको छ र म गाउँका अब दाजुभाइ दिदीबहिनीहरू परदेश लाग्नु भन्दा चाहिँ यसो यहीँ फुलमै फुल खेतीतिर ध्यान दिएको राम्रो भन्ने पनि उहाँहरूलाई यसो सुझाउ दिने गर्दछु है र तपाईँको अहिले भन्नुपर्दा चाहिँ अब अलिअलि बाहिर पनि पठाउने गर्दैछु है र अब गाउँबाट पनि अलिअलि लाँदै छन् र यसमा तपाईँको आउनुहोस् तपाईँहरू हेर्नुहोस् धेरै ब्रोमिलियड भेराइटीमा तपाईँको मेरोमा अहिले भन्नुपर्दा चौध पन्ध्र भेराइटीको त मेरोमा ब्रोमिलियड मात्रै छ है अन्थेरियम छ सिलिनम है बोनसाई अलिअलि र यो व्यवसायले गर्दा मलाई नराम्रो त भन्न मिल्दैन तपाईँको दुःख सुख राम्रै चलिरहेकै छ अब परिस्थिति अनुसार अब यो अहिलेको जमाना अनुसार चलाउनु पनि पर्नु पर्छ मजबुर पनि छौँ मजबुरी पनि छ र यसमा तपाईँको अब हेरि हेरि छ कोही कम्तीको पनि छ पचासको पनि छ तपाईँको कोही हजार हजारहरूको पनि तपाईँहरूले पाउन सक्नुहुन्छ मेरोमा है विशेष यसलाई तपाईँको ध्यान दिनुपर्ने कुरा चाहिँ अब पानी अब यो ब्रोमिलियडलाई चाहिँ पानी कम्ती लाग्ने भएको कारणले गर्दाखेरि चाहिँ मैले अहिले यो ब्रोमिलियड खेतीमै अग्रसर गरिरहेको छु किनकि अलिकति अहिले हाम्रोमा अब रुखपात मासिन्दै गए हाम्रा दाजुभाइहरूले जग्गा जमिन बिक्री गर्दै गए अब पानीको अलिकति हामीलाई असुविधै छ हुन त मेरो त दुःख सुख अहिले पानी छ है र एसमा म ट्याङ्की सिस्टम गरेर चलाइरहेको छु तपाईँको यसमा ब्रोमिलियडमा चाहिँ तपाईँको अब अलिकति पानी कम्ती लाग्ने भएको कारणले गर्दाखेरि म यसमै अहिले ध्यान दिइरहेको छु है अन्त आउनुहोस् तपाईँहरूको लागि पनि वेलकम छ मेरो नर्सरीमा फुल मात्रै होइन तपाईँहरूलाई यस विषयमा म बेरोजगार युवाहरूलाई तपाईँको यसमा रोजगार दिलाउनेको माध्यम बताउन चाहन्छु है आउनुहोस् तपाईँहरू हेर्नुहोस् घुम्नुहोस् इच्छा परे लानुहोस् यसलाई बढायो भयो भने तपाईँहरूले यो फुलको खेती गर्नु भयो भने हामीलाई अलिकति बाहिर गएर अर्काको जग्गामा गएर भाँडा मल्नु अर्काको खटनमा अर्दली गरेर खानु चाहिँ नपर्ने जस्तो लाग्छ मलाई आउनुहोस् तपाईँहरू पनि मिलेर हामीसँगै गरौँ त्यसमा म मात्रै होइन हामी सबै मिलि गऱ्यौँ भने अझै हामी फस्टाएर जाने छौँ फस्टाए जति फस्टाए उति नै हाम्रो लागि चाहिँ यसो मैले सोच्दा चाहिँ तपाईँको एकदमै राम्रो हुने रहेछ है आउनुहोस् न तपाईँहरूलाई वेलकम छ मेरो नर्सरीमा एकदम अर्किडहरू पनि मैले राख्ने गरेको छु जङ्गली अर्किड छ लोकल अर्किड छ है तपाईँहरू आउनुहोस् मेरो नर्सरीमा के हरे भिजिट गर्नुहोस् मज्जाले घुम्नु घुम्नुहोस् पैसा पर्दैन आउनुहोस् बस्नुहोस् एक गिलास चिया पिउनुहोस् म तपाईँहरूलाई देखाइदिनेछु जानकारी गराइदिनेछु सिकाइदिनेछु यो बाटोमा म तपाईँहरूलाई डोऱ्याउने छु है आउनुहोस् बेकारीको समस्याको समाधान यसबाट पनि सजिलैसँग गर्न सकिन्छ अन्त्यमा म सबैलाई इष्टमित्र जति जनाहरूले यो कुरो भिडियो सुन्नु हुँदैछ हेर्नु हुँदैछ उहाँहरूलाई म यही अपिल गर्न चाहन्छु है अर्काको देशमा गएर अर्काको अर्दलीमा काम गरेर खानुभन्दा तपाईँको आफ्नै जग्गामा बसेर है फुल खेती गरेर अन्य व्यवसाय गरेर पनि हामी माझ जीवन धान्न त मैले स्वयम् मेरो बिचारमा त त्यति गाह्रो छैन जस्तो मलाई लाग्दछ धन्यवाद